हेलो हजुर हजुर म ठिकै छु तपाईँ हजुर हजुर हामी त आउनेछौँ नि

हुन्छ ए अनि मैले सोच्दै थिएँ हौ अब हाम्रो यहाँ पनि खसी काट्ने भ कुराहरू गरिरहेको छ होइन अनि हामी पनि लिएर आउँछौँ खसीको मासु होइन खसी लिएर आउछौँ हामी सबैजना मिलेर हामी खानुपर्छ नि अनि सेलरोटीहरूको कस्तो छ ए हुन्छ हामी सब आएर नै हामी सबैजना मिलेर नै बनाउनु पर्छ नि सेलरोटीहरू अनि छिमेकीहरूलाई पनि हजुर छिमेकीहरूलाई पनि ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ